दार्जिलिङ जिल्लामा मुख्य प्राकृतिक स्रोतहरू चारैतिर हरियालीहरू छन् नानाथरीका रुखपातहरू छन् चियाका गाँचहरू पनि छन् त्यसले गर्दा अत्यन्त सुन्दर देखिन्छ अनि पानी चाहिँ जङ्गलमा उम्रेका हुन्छन् त्यहाँबाट जङ्गलबाट उम्रेको पानीबाट ल्याउने गर्छ अनि यहाँ धेरै सरसफाइहरूमा परिवर्तन आएको छ किनभने जिल्ला नगरपालिकाहरूले लगातार क्षेत्रहरूमा सा सफाहरू गरिरहेका छन् फोहोर फाल्ने कामहरू गरिरहेका छन्